अब खानेको बारेमा कुरा गर्नुपऱ्यो म त आज मैले अनलाइनबाट मासु भात मगाएको थिएँ म त अब ढिलो हुने रहेछ भनेर खानपिउनु सुरु गर्नुपऱ्यो भनेको थिएँ ठिकै त्यो भाइले खाने टाइममै बाह्र बजी नै ठक्कै ल्याइपुऱ्याउनु भएछ ल्याइदिनु भयो राम्रो भयो भाइलाई धेरै धेरै धन्यवाद अब खानेकुरो मैले बनाउनु परेन त्यही खाना खान्छौँ हामीहरू चिकनको उयो खानेकुराहरू ल्याइदिनु भएको छ खाने भातहरू अब भाइलाई चाहिँ धेरै धन्यवाद दिनुपऱ्यो म मैले बनाउनु चाहिँ परेन खानेहरू अब खानेहरू पनि ठिकै आइपुग्यो खाने टाइममै आइपुग्यो ठिकै ऊ भाइले पनि ल्याइदिनु भएछ त्यसरी नै अब खानुपऱ्यो राखेर